म चाहिँ प्राइमरी स्कुलको टिचर भएकोले गर्दाखेरि चाहिँ मेरो स्कुलमा चाहिँ एडमिसनको प्रक्रिया कस्तो छ भन्दाखेरि चाहिँ तपाईँको एडमिसन गर्न आउँदाखेरि चाहिँ अब फर्स्ट सानो नानीहरूको चाहिँ तपाईँको बर्थ सर्टिफिकेट आधार कार्ड चाहिन्छ अनि पेरेन्ट्सको चाहिन्छ तपाईँको आधार कार्ड भोटर कार्ड चाहिन्छ अन्त हाम्रो गभर्नमेन्ट स्कुलमा चाहिँ एकदमै फ्री अफ कस्ट हो र फिजहरू पर्दैन हाम्रो खालि तपाईँले त्यति पेपर्स चाहिँ बोकेर ल्याउनु पऱ्यो नानीको बर्थ सर्टिफिकेट र आधार कार्ड अन्त फोटो ल्याउनपर्छ नानीको दुईवटा अन्त पेरेन्ट्सको त्यही आइडेन्टी कार्डहरू जुन चाहिँ पनि आधार कार्ड ल्याउँदा पनि हुन्छ र भोटर कार्ड ल्याउँदा पनि हुन्छ र नानीहरूको आधार कार्ड नम् त्यो जेरोक्स माग्नुको कारण चाहिँ हाम्रो एभ्री इयर त्यो अहिले अनलाइन भएकोले गर्दाखेरि चाहिँ एन्ट्री डाटा एन्ट्री गर्नुपर्छ त्यसमा चाहिँ एभ्री इयर कुन चाहिँ नानी कुन चाहिँ क्लासमा पुग्यो कति वर्षको त्यो नानी अन्त चाहिँ ऊ कुन चाहिँ वर्षमा चाहिँ ऊ यति वर्षमा चाहिँ ऊ कुन क्लासमा पुगेको हुन्छ त्यो सबको लागि चाहिँ यो अनलाइन भएकोले गर्दाखेरि चाहिँ यो अलिक यो तपाईँको आधार कार्डहरूको डिटेल्स माग्छ किनभने पछि गएर कतिवटा स्कुलले अब फ्रड गरिरहेको हुन्छ स्टुडेन्ट हुँदैन पहिला त अब बिसजाना स्टुडेन्ट छ भने देखाउँदाखेरि तिस चालिस गरेर देखाइरहेको हुन्थ्यो होइन अन्त यो सबै चाहिँ आहिले एकदम स्ट्रिकली बन्द भएको छ र त्यसको लागि चाहिँ ताकि कुनै फ्रड नहोस् हाम्रो ठाउँको हाम्रो जग्गाको हाम्रो देशको नानीहरूले चाहिँ कहिले पनि त्यो उनीहरूको त्यो नामलाई लिएर चाहिँ मिसयुज नहोस् उनीहरूको त्यो सरका सरकारबाट पाउने सहुलियत मिसयुज नहोस् भनेर चाहिँ हामीले यो आधार कार्ड र फोटोहरू चाहिँ उठाएको किनभने पहिला त फाइलमा राख्थ्यो त्यही भएकोले गर्दा हराउँथ्यो के हुन्थ्यो भेट्दैन्थ्यो आहिले त सबै अनलाइन भएकोले गर्दाखेरि चाहिँ एक एकजाना नानीको डिटेल्स चाहिँ त्यसरी बुझाउनपर्छ हामीले अन्त चाहिँ त्यो चाहिँ एकप्रकार राम्रै पनि हो किनभने नानीहरूको नामहरू गरेर त्यो सहुलियतहरू सरकारी सहुलियतहरू चाहिँ मिसयुज हुँदैन त्यही भएकोले गर्दाखेरि